परिवारमा चाहिँ पुरुष र महिलाहरूको चाहिँ कामहरू कसरी भाग लगाउँछ भन्दाखेरि चाहिँ पुरुषहरू चाहिँ अब बाहिर काम गर्नु जाने तर महिलाहरूलाई चाहिँ घरबाट जानु दिन्नन् बाहिर काम गर्नु जानु दिँदैनन् पुरुषहरूले हरू चाहिँ बाहिर काम गर्छन् तर महिलाहरूलाई चाहिँ जानु दिँदैनन् त्यो चाहिँ एउटा राम्रो होइन महिलाहरूलाई पनि बराबर हक पाउनुपर्छ कि महिलाहरू पनि बाहिर गएर काम गर्न पाउने पुरुषहरूले सोच्छ कि महिलाहरू बाहिर काम गर्न गयो भने चाहिँ उनीहरू बिग्रिन्छ तर त्यस्तो होइन बिग्रिनु नबिग्रिनु त आफ्नो आफ्नोबाट हुन्छ आफू बिग्रिनु चाह्यो भने बिग्रिन्छ बिग्रिनु चाहेन भने बिग्रिँदैन यहाँ मेरो विचार चाहिँ यस्तो छ कि म पुरुष र महिलाहरू दुईजनाले चाहिँ बाहिर काम गर्न जानु दिने दिने चाहिँ मेरो एउटा विचार छ विचार छ तर हाम्रो घरमा पनि त्यस्तै छ हाम्रो बाबा चाहिँ बाबाले हाम्रो मम्मीलाई कहिल्यै बाहिर काम गर्नु जानु दिनुहुँदैन हाम्रो बाबाले भन्नुहुन्छ कि कि मम्मी हाम्रो मम्मी चाहिँ घरमै बसेर काम गर्नु गर् घरकै कामहरू मात्रै गर्नुहोस् अनि हाम्रो बाबा चाहिँ बाहिर गएर काम गर्नुहोस् भनेर भन्नहुन्छ तर हाम्रो मम्मी चाहिँ म पनि बाहिर काम गर्नु जान्छु भनेर भन्छन् तर हाम्रो बाबाले चाहिँ दिनुहुँदैन अनि बाबा बाहिर कामबाट घर आए भने पनि अब मम्मी बाबा नै खेतहरूतिर जहाँ गएर काम गर्नुहुन्छ अनि मम्मीलाई चाहिँ घरको कामहरू नानी हेर्नु म मेरो भाइ मेरो बहिनीहरू हेर्नु भन्नुहुन्छ अनि अनि बाबा चाहिँ जेही बाहिर काम गर्नु बाहिर काम गर्नु जानुहुन्छ अनि उयो पुरुषहरूलाई चाहिँ बाहिर घुम्नु जाने होइन जाँदा पनि हुन्छ तर महिलाहरू जानु सक्दैन किनकि महिलाहरूको घरमा कति काम हुन्छ घरमा भाँडा मोल्नु लुगा धुनु घर बडार्नु घर पुछ्नु कति काम हुन्छ बाहिर महिलाहरूको घरमा र पुरुषहरूको त त्यस्तो केही पनि हुँदैन हुन्छ हुनु त यो खेतमा जानुपऱ्यो कोदालोहरू खन्नुपऱ्यो रोपाइको बेलामा पनि कामहरू हुन्छ पुरुषहरूको तर जति महिलाहरूले गर्छ तर त्योभन्दा बराबर नै काम गर्छ पुरुष र महिलाले तर तर महिलाहरूले चाहिँ अलिकति ज्यादा काम गर्छ नानीहरू हेर्नु नानी हेर्नु पनि एउटा बहुत ठुलो काम अँ काम हो र नानी हेर्नु घर बडार्नु घर पुछ्नु यति कामहरू पुरुषहरूले गऱ्यो भने त पुरुषहरू त दुवै दिनमा उनीहरू लड्छ तर महिलाहरूले यो काम कत्ति गर्छ एउटा झन् हाउसवाइफहरूको झन् कत्ति कति डिफिकल्ट हो काम गर्ने हाउसवाइफहरूको झन् कति डिफिकल्ट हो काम गर्ने हाउसवाइफहरूले चाहिँ घरमा के के काम गर्नुपर्छ तर पुरुषहरूले बुझ्दैन अनि पुरुषहरूले महिलाहरूलाई बाहिर पनि काम गर्नु जानु दिँदैन किनकि महिलाहरूले महिलाहरूलाई बाहिर गएर बिग्रिन्छओर्छ भन्छ तर त्यस्तो हुँदैन बिग्रिनु र नबिग्रिनु त आफूबाट हो नि त आफू बिग्रिनु चाह्यो भने बिग्रिन्छ तर बिग्रिनु चाहेन भने बिग्री दिँदैन म चाहिँ यही भन्छु कि पुरुष र महिलाहरूलाई चाहिँ कामहरू चाहिँ घरको कामहरूतिर बाहिरको कामहरूतिर अझै बराबरी हक हक पाओस् महिलाहरू पनि बाहिर गएर कामहरू गर्नु पाओस् भनेर चाहिँ मेरो चाहिँ यही एउटा सुझाउ हो